मैले कालेबुङ स्टोरबाट एउटा टि सर्ट ल्याएको थिएँ हजार पचासमा र पहिला चाहिँ राम्रो लाग्यो अहिले त्यो डिसकलर भएर र एकदम अहिले अहिले चाहिँ त्यो नराम्रो लागेको छ मलाई र फर्दर म त्यहाँबाट टि सर्टहरू खरिद गर्नु चाहन्न पनि